हेलो पेनाङ रेस्टुरेन हो दिवस भाइ हुनुहुन्छ ए भाइ नै बोल्नु भएको भाइ म मुन्ना दिदी हौ युथ होस्टेलको चिन्नुभयो ए भोलि नि मेरो भाउजुूको बर्थडे छ कि अन्त केही अर्डर गर्नुको लागि हौ अर्डर लेख्नुहोस् न ल गोर्खा थाली दुई प्लेट चिकन मोमो चार प्लेट चिकन चाउमिन दुई प्लेट बटर चिकन एक प्लेट गरिदिनुहोस् अन्त भाइ यो उसहरू चाहिँ नि चार बजेसम्म चाहिँ पुगोस् है ल फेरि हामी छ बजीदेखि चाहिँ बर्थडे सुरु गर्छौँ नि त अलिकति एड्रेस नोट गर्नुहोस् न अन्त सबै राम्रो बनाइदिनुहोस् है ल एड्रेस नोट गर्नुहोस् कविता थापा रसिक ग्राम धोबी तलाउ हिङमाङ बिल्डिङ हुन्छ भाइ ल थ्याङ्कयू राम्रोसँग गरिदिनुहोस् है ल थ्याङ्कयू